ट्युब वेलले चाहिँ हामी ट्युब कल भन्छौँ हो ट्युब कल चाहिँ हामी त्यति चलाउन जान्दैनौँ किनभने त्यो कलहरू चाहिँ मधेसमा हुन्छ हामी त पाहाडको हो पाहाडमा चाहिँ यस्तै हुन्छ उयो के अरे पाइपले तानेको उयो के अरे माथि उयो हुन्छ मुहान हुन्छ महनबाट हामीले त्यो तान्छौँ पाइपबाट पानी हामीलाई त्यति थाह छैन त्यो चाहिँ ट्युब कल भन्छौँ त्योबाट चाहिँ यसरी के अरे चापेर चाहिँ निकाल्नुपर्छ भनेर कुरा गर्थ्यो पहिला अन्त हामीलाई त त्यति भेउ छैन हामी त यहाँ पाहाडमा छौँ कालिम्पोङ अनि त हामी त्यो पाइपबाट आएको पानी खान्छौँ मुहानबाट तानेर अनि त्यो ठुलो ठुलो माथि डेलोमा चाहिँ छ ठुलो टेङ्की त्यहाँबाट चाहिँ बजारतिर त्यो टेङ्कीको पानी चाहिँ बजारतिर जान्छ त्यो पानी डेलोमा चाहिँ ठुलो टेङ्की छ त्यो पानी जान्छ बजारतिर हामी चाहिँ यहाँ मुहानबाट तान्छौँ हामी त यहाँ त अब बस्तीमा छौँ त्यसरी तानेको पानी खान्छौँ हामी तर ट्युब कलको हामीलाई त्यति भेउ छैन त्यो चाहिँ सबै मधेसको हो त्यति भेउ छैन हामीलाई त